म अहिलेसम्म भारत देशदेखि कन्ट्री बाहिर कहिले पनि यात्राहरू गरेको छुइनँ किनभने मलाई अब जाने चाहिँ मेरो एकदमै ठुलो सोच छ इच्छा राखेको छु सायद त्यो कुरा मेरो निम्ति पुरा हुन्छ होला भनेर मैले विश्वास गरेको छु जाने इच्छा धेरै छ तर म आजसम्म जान सकिराखेको छुइनँ किनभने मेरो शरीरमा अब धेरै अस्वस्थ हुने गर्छ किनभने मेरो शरीरमा धेरै प्रब्लमहरू छ प्रेसरको कारणले गर्दा म यात्राहरू लामो बाटो यात्राहरू म गर्न सक्दिनँ त्यसैले आजसम्म म आउट कन्ट्रीहरू गएको गएको छुइनँ जाने इच्छा छ मेरो शरीरहरू अब सुधार भयो भने मैले इच्छा राखेको त्यो मेरो इच्छाहरू सोचहरू धेरै ठुलो सोच छ त्यो पुरा हुन्छ होला भन्ने मेरो आशा छ शरीर अस्वस्थ भएको कारणले गर्दा आजसम्म म धेरै लामो यात्राहरू मैले गर्न सकिराखेको छुइनँ अब मेरो शरीर स्वस्थ भएर सायद म त्यो जग्गाहरूमा पुग्छु भन्ने मेरो इच्छा आशा एकदमै विश्वास मैले राखेको छु घुम्ने इच्छा त धेरै छ इच्छा छ अब मलाई त्यो बाहिर जग्गा भारतदेखि बाहिर जाने इच्छाहरू त मेरो धेरै छ तर मेरो शरीरको कारणले गर्दा म जान सकिराखेको छुइनँ एकदिन जान्छु भन्ने मेरो आशा छ सायद गो जाने मेरो विचार छ मो त्यो जग्गाहरूमा पुग्छु भन्ने पनि मेरो धेरै आशा छ आशा राखेको छु मैले र पुग्छु भन्ने विश्वास पनि छ मलाई अब शरीर अस्वस्थ छ यसै कारण म जानु सक्दिनँ चाहेर पनि म त्यो जग्गाहरूमा पुग्न सक्दिनँ